हेलो को बोल्नु भएको ए प्रनिशा बहिनी हो हजुर तपाईँले त मलाई बिर्सिनु भएको हजुर के खोल्नु भाएको बिजनेस चाहिँ ए हजर ठिकै हुनुन्छ ठिकै छु अन्त तपाईँको दोकानमा म नि एकदिन आउँ भनेको के के बेच्नुहुन्छ ए कसरी ए चिया चाहिँ बिस दोकान कहिले खोल्नु भएको ए बिक्री हुन्छ के त ए म पनि आउँ भनेर नि हुन्छ हुन्छ